मलाई चाहिँ अब रनिङ यस्तो एउटा पेसा हो मेरो लागि चाहिँ जसमा मलाई मन पर्दो जग्गामा मलाई कुद्नु सक्षम मलाई सक्षम छ कुन जग्गा हो जस्तो कि मलाई त्यति यस्तो जग्गा राम्रो लाग्छ कि जसमा चाहिँ पाहाड पनि नहोस् प्लेन पनि नहोस् भयो लिमिटको जग्गा जस्तो कि अब उबडखाबड बेसी नहोस् मलाई प्लेन एरिया ठिकै लाग्छ उकालोतिर बेसी चढ्नुसक्दैन सक्छ त्यो मजा लाग्छ मलाई तर अब सबभन्दा खासै पाहाडमा मजा आउँछ अनि त प्लेनमा मजा आउँछ रनिङ त मेरो लागिन् धेरै स्रोत छ अब यस्तो यस्तो मलाई प्लेनमा चाहिँ किन रनिङ कुद्नु गर्नु मजा लाग्छ भनेपछि किन किन भने चाहिँ जसरी मेरो रनिङ रनिङ चाहिँ अब प्लेनमा कुदे भने यस्तो स्पिड कुदिन्छ कि जस्तो कि अब पाहाडतिरको यो सकिँदैन मा चाहिँ प्लेनमा कुद्यो भने आफूले रनिङ एक मिनेटमा तर पाहाडमा कुद्दा हामीलाई पाँच मिनेट लाग्छ उकालो चढ्दा चढ्दा प्लेनमा त यो फाइदा हो मेन प्लेनमा मलाई कुद्यो भने स्पिड कुद्छु म यहाँदेखिन् वहाँसम्म बिस किलोमिटर त आरामले भ्याइदिन्छु प्लेनमा कुद्यो भने एक घन्टामा पुर्याइदिन्छु बिस किलोमिटर अनि मलाई चाहिँ एक्लो कुद्नु त्यति साह्रो राम्रो लाग्छ ग्रुपमा कुद्नु चाहिँ मन पर्दैन ग्रुपमा कुद्यो भने चाहिँ बेसी गजाङगुजुङ अरूको हेरेर आफ्नो स्पिड गर्नु त त्यो मजा आउँदैन आफ्नो दममा कुद्नुपर्छ एक्लै कुद्नुपर्छ यसरी कुद्यो भने सठिक भएर आफ्नो बाटोमा कुद्नुपर्छ स्पिड कुद्नुपर्छ त प्लेन बाटोभन्दा चाहिँ कस्तो जग्गामा कुद्नु मन लाग्छ मलाई हाम्रो कालचिनीको वेस्ट बङ्गालको कालचिनीको बाटो कुद्नु मन लाग्छ अरू मलाई कहीँ कुद्नु मन लाग्दैन ग्राउन्डतिर नि कुद्नु ठिकै लाग्छ मलाई ग्राउन्डतिरको खाली खुट्टा कुद्नु राम्रो लाग्छ अनि त रोडमा चाहिँ मलाई जुत्ता लाएर कुद्नु मन लाग्छ जय श्री राम